हाम्रो त यो खेतीपाती भन्दाखेरि पनि बिक्री गर्ने खेतीपाती त अब त्यति छैन अलिक यो सुपारी खेती छ हाम्रो बेसी चाहिँ सुपारी खेती चाहिँ अब रोपेको पाँच वर्ष बादमा पाँच वर्ष सात वर्ष बादमा राम्रोसँगले भयो भने पाँच वर्ष बादमा फल्छ अनि अब अलिकति बिग्रियो कच्रियो अनि मल जल पुगेन भने त सात वर्ष आठ वर्ष बादमा फल्छ अनि त्यो फलेर पनि हामीले फर्स्टको पालि बिक्री गर्दाखेरि अब साह्रो पर्छ बेच्नु किन्ने मान्छे आउँछ अर्को किन्ने मान्छे आएर दाम दिँदैन एउटा आउँछ दाम दिँदैन अनि अब पर्खिनु पर्छ हामीले आफ्नो सामान आफूले बेच्दा त आफ्नो दाममा बेच्नु पाउनु पर्यो पनि त हामीले त किनभने हामीले अब अरूको बाट हामी नेपाली हो हामीले अब बिहारी बेङ्गालीको बाट हामीले अब महाजनहरूको बाट हामीले किनेर खाँदा त हामीले उनीहरूको दाममा हामीले किनेर खानु पर्छ तर हामीले जे सामान बेच्छौँ त्यो सामान बेच्दा हामीले अब हाम्रो सोचाइमा चाहिँ हामीले चाहिँ हाम्रो दाममा बेच्नु पाउने हुँदो हो जस्तो लाग्छ हामीलाई हाम्रो दाममा बेच्न पाउने हो पाउनु पर्ने हो तर हामीले हाम्रो दाममा कहिल्यै पनि बेच्नु पाउँदैन अब गुवा किन्नेहरू सुपारी किन्नेहरू आउँछ हाम्रोमा अब हाम्रो दाम त यति हो यति दिनु होस् जस्तै अब मैले मेरो गुवाको दाम अब एक लाख हो भने भने गुवा किनेर बिचको गुवा किन्नेले आएर असी हजार दिन्छु साठी हजार दिन्छु भनेर भन्छ त्यति पनि दिनु मुस्किल हुन्छ अनि अर्को गुवा वाला आउँछ उसले भन्छ पचास हजार दिन्छु एक लाखको गुवा पचास हजारमा माग्छ उनीहरूले त लगेर र त बेसीमा बेच्छ नि त हाम्रोबाट हामीहरूबाट एक लाखको गुवा उनीहरूले लग्यो भने त मोटामोटी उनीहरूले त डेढ लाखमा बेच्छ बिचमा दलाल त्यसरी पसिदिन्छ हामी अब हामी बगानको मान्छे अलि अलि गुवाहरू रोपेर हामी बिक्री गर्छौँ तर पनि हामीलाई बेच्नुको लागि बहुत साह्रो पर्छ किनभने बिचमा दलाल पसिदिन्छ हामीले जुन मूल बेच्ने ठाउँमा हामीले फ्याक्ट्रीमा लगेर मूल बेच्ने ठाउँमा हामीले बेच्नु पाउँदैन बाटोतिर रोकिदिन्छ बजारतिर रोकिदिन्छ तिमीहरूले लानु पाउँदैन यो सामान यो सामान यहीँकाले किन्छ यहीँकले किनेर मात्र गाडीको लोड पुर्याएर मात्र तिमीहरूले बिक बिक्री गर्नु पाउँछ यिनीहरूले लानु पाउँछ भनेर भनिदिन्छ र हामीलाई र अब सुपारीहरू बेच्दाखेरि पनि हामीलाई धेरै साह्रो पर्छ आफ्नो सामान आफूले आफ्नो दाममा पनि बेच्नु पाउँदैन दुःख गरेर रोप्नु पर्छ दुःख गरेर फलाउनु पर्छ घरको दुःख सम्झेर हामीले कामहरू गर्नु पर्छ तर हामीले अब आफ्नो सामान चाहिँ आफ्नो दाममा बेच्नु पाउँदैन अनि हामी बिक्री गरिसकेर केही सामान किन्नु जानुछ भने चाहिँ उनीहरूको दाममा हामीले किन्नु पर्छ यसरी बिचमा अब दलाल लागिदिन्छ हामीलाई केही सामानहरू बिक्री गर्दा चाहिँ दलालले यसरी बिचमा हामीलाई नाफा खाइदिन्छ उनीहरूले हाम्रोबाट सस्तोमा किनेर लगेर उनीहरूले महँगोमा बेचिदिन्छ अनि हामीलाई त्यो पैसा आधा सस्तोमा हामीलाई दिन्छ उनीहरूले महँगोमा बेचेर उनीहरूले नाफा खान्छ